मैले क्लासिकल डान्स चाहिँ गर्ने बाहिर गएर गर्ने मौका त पाएको थिएँ तर म घरको समस्याले गर्दा जान पाइनँ अन्त कहिले कहीँ चाहिँ म फोनमै यू ट्युबतिर हेरेर गर्ने गर्छु